दाजु मैले तपाईँकोबाट क्याब बुक गरेको थिएँ तर अहिलेसम्म ड्राइभर गाडी लिएर आइपुगिसकेको छैन र मलाई ब्लक अफिस जानु ढिलो भइसकिसक्यो र अब तपाईँको क्याब म क्यान्सल गरिदिएँ अर्को क्याब मैले पाइसकेको छु र समयलाई मध्य नजर राख्दै म त्यो क्याब लिएर ब्लक अफिस जाँदैछु र तपाईँको क्याब म क्यान्सल गर्नु चाहन्छु